गाउने बिषयमा गीत गाउने बिषयमा मैले भन्नु पर्दाखेरि जस्तो पहिला पहिला गीत गाउँदाखेरि त्यसरी नै मान्छेलाई अब मान्छेको भिडमा हामी फेस गर्नु सक्दैन हामी एक्लै एक्लै गाउँ बस्तीतिर त्यसरी एकलै एकलै गीत गाउँदाखेरि हामी धेरै गाउन सक्छौँ भनेदेखिलाई त्यो उसको मनभित्रबाट हुन्छ गाउने विचार हुन्छ एउटा ईश्वरको वरदान हुन्छ उसले त्यहाँनिर पाखातिर उ आफ्नै हिसाबमा उसले त्यो गीत गाउनसक्छ भनेदेखिलाई मान्छेको भिडमा गएर फेस गर्नु पर्दाखेरि मान्छेसँगको अनुहार जुदाएर गीत गाउनु पर्दाखेरि त्यो मान्छेले धेरै गाह्रो पर्छ त्यस कारणले गर्दाखेरि अब यसरी नै अब पहिला त्यहाँनिरसम्म जान उसले गित मजाले गाउनु सक्नेछ तर उसले अगाडि जाने उसको एउटा फेस टु फेस देखाएर अनुहार जुदाएर गित गाउनु नसक्ने स्थिति छ भनेदेखिलाई पहिला उसको जुन चाहिँ एउटा गीतलाई अगाडि बढाएर गाउँदै जानको लागि परिवारको अगाडि बस्यो मजाले गीत गायो म गर परिवारलाई एउटा गीत सुनाउछु ल भन्यो र उसलाई त्यसरी गऱ्यो त्यहाँदेखिको त्यहाँदेखि घरमा त्यसरी घरको मान्छेलाई आनन्दसँग आफुले गीत सुनाउनु सक्ने खालको आफ्नो क्षमता भयो भनेदेखिलाई उसले त्यहाँ गाएर सुनाउनु सकेपछि त्यसलाई नानीहरू राख्यो अरूहरूसँग पनि गाउँलेहरूसँग त्यसरी बसेर उसले गीत गाउनु सक्यो भनेदेखिलाई उसलाई अझ सजिलो हुन्छ त्यहाँदेखिको त्यसोहरू गर्दे गर्दै जाँदाखेरि अब उसले कुनै एउटा प्रोग्रामहरूतिर गएर स्टेजमा गीत गाउन सक्यो पछि देखिलाई उसलाई धेरै त्यहाँनिर सजिलो हुँदै जान्छ साथै यसो त्यसो हुँदै जाँदाखेरि एकदमै सजिलो हुन्छ र जति पनि गाउने इच्छा भएकोहरूलाई चाहिँ म यसरी नै गरेर चाहिँ सल्लाह दिने गर्छु